हामीले आफ्नो जानवरहरूलाई पालनपोषण गर्नको लागि वा कुनै सुविधा दिन वा कुनै रक्षा गर्नको लागि हामीले अथवा एउटा जस्तो ग्वाली बनाइन्छ गाईगोठ भनिन्छ त्यसलाई गोठ बनाइन्छ त्यसमा कुनै हावा पानी वा असिनाहरू पर्दाखेरि पनि केही नहोस् वा नभिजोस् वा कुनै चिजले पनि नभेटोस् असिनाहरूले भनेर हाम्रो ग्वाली बनाइन्छ अरू कुखुराको खोर पनि बनाइन्छ कुखुराको खोरलाई पनि त्यसरी नै टिन लगाएर काठपात ठोकेर अनि एउटा खोर बनाइन्छ त्यहाँ हावापानीले नभेटोस् वा केही चिजले बिल्लीले नलैजाओस् केही साँप सर्प नपसोस र त्यसलाई अनर्थ नगरोस् भनेर हामीले खोर बनाएर राखिन्छ र हामीले परेवाहरू भन्दा पनि त्यसको पनि हामीले सबै गुँडहरू बनाइन्छ काठको बनाइवरी गरेर टिनहरू लगाएर गुँड बनाइन्छ र त्यसलाई कुनै पनि बिल्लीहरू पसेर वा कुनै च् चराचुरुङ्गीले त्यसको अन्डा नलैजाओस् बिल्लीले त्यसलाई नोक्सान नपुरऱ्याओस् भनेर हामीले त्यसको गुँड बनाइन्छ गुँड बनाएर त्यसको सुरक्षित गर्ने काम गरिन्छ र खसी बाख्रा पनि हाम्रो पालिन्छ खसी बाख्रा पाल्दा पनि हामीले खोर बनाइन्छ राम्रोसँगले खोर बनाएर त्यहाँ कुनै पनि चिजले बाधा नहालोस् वा कुनै चिजले पनि त्यसलाई लिन नसकोस् र राम्रो सुरक्षा चालले पानीले पनि नभिजोस् भनेर हामीहरू त्यसलाई यहाँ राम्रो चालले राख्ने कोसिस गरिन्छ